दार्जिलिङ जिल्लामा मानिसहरूले हेर्न परेको समस्याहरू हुन् त्याँनिरी स्वास्थ्य सेवा स्वास्थ्य सेवा निकै कम्ती छ त्याँनिरी चाहिँ स्वास्थ्य सेवा हुन जरुरी छ र बुढो वृद्ध मानिसहरूलाई वृद्ध आश्रमहरू छैन र हाम्रो चेली बेटीलाई कुनै सुरक्षाहरू त्यस्तो रामरी दिएका छैनन् त्यसमा चाहिँ निकै हेर्नुपर्छ